हाम्रो क्षेत्रमा कतिवटा जस्तो कि प्रकारले बडी बिल्डिङ्ग ब्याडमिन्टन र फुटबलको संस्थाहरू छन् उहाँले जुन नानीहरूको नानीहरूको जुन चाहिँ राम्रो छ उहाँ उहाँहरूलाई स्टेट लेभलमा पुर्याउने उनीहरूको कोसिस हमेसा रहन्छ हाम्रो क्षेत्रबाट निकै नानीहरू अगाडि बढेको छ खेलकुदमा अन्त आशा गर्छु फ्युचरमा पनि अरू कुनै खेलहरू यो प्रकारको संस्थाहरू सुरु गरेर नानीहरूलाई अगाडि बढाउने कोसिस गर्छ